अब हाम्रो क्षेत्रमा मनाइने धार्मिक अनुष्ठानहरू अरू अथवा पूजाहरूमा चाहिँ अब दुर्गा पूजाहरू भयो दुर्गा पूजा भयो दसहरा भयो दिवाली भयो जस्तै अब दसैँमा आफ्नो हामी आफ्नो मान्छेकोमा गएर टिका लगाउँछौँ टिका लगाएर आफूभन्दा ठुलो मान्छेले आशीर्वाद दिन्छ अथवा आशीर्वादकै आशीर्वादै दिएको भनेर आशीर्वादै दिएको भनेर अलिकति दुई तिन कति बिस तिस रुपियाँ पैसाहरू दिनुहुन्छ र दिवालीमा भैलो खेल्छ केटीहरू मिलेर भैलो खेल्छ भने त्यसको भोलिपल्ट केटाहरू जम्मा भएर देउसी खेल्छौँ र अब त्यति मात्र नभएर अब आआफ्नो जातको कतिवटा उयो हुन्छ म चाहिँ राई परेँ र हाम्रो दा राईहरूको कतिवटा कुलपित्रहरू हुन्छ जसमा साकेलाहरू गर्छ र आआफ्नो घरमा कतिवटाको नयाँको पूजाहरू हुन्छ त्यसमा सुँगुरहरू काटेर कुखुराहरू काटेर प्रसाद भनेर त्यसको कुखुराको मासुहरू प्रसादको अनुसारमा अब प्रसाद भनेर बाँडिन्छ भने अरू धर्महरूमा अरू नै विभिन्न प्रकारले मनाइन्छ र होली भयो अब होलीमा तपाईँको रङहरू दल्छ एकाअर्कालाई रङ दलेर एकाअर्कालाई रङ दलेर चाहिँ अब के भन्छ मायै बाँडेको जस्तो अलिकति खुसियाली बाँडेको उयसमा फेस कलर अफ् फेस्टिभल भन्छ र यस्तै प्रकारले विभिन्न विभिन्न मानिसहरू भएको जग्गामा अब विभिन्न धर्महरू भएकोमा विभिन्न प्रकारले मनाइन्छ